हामीले घर निर्माण गर्दाखेरि पहिला फ फर्स्टमा फाउन्डेसन मतलब खाल्टो खन्दा एकदमै ध्यानभित्र राख्नुपर्छ चार से पाँच फुटको खाल्टो खन्नुपर्छ जस्तै रड पनि राम्रो खालको ल्याएर हाल्नुपर्छ हैन राम्रो कम्पनी राम्रो ब्रान्डको त्यस्तै सिमेन्ट राम्रो कम्पनीको ल्याएर हाल्नुपर्यो त्यसमा गिटी बालुवा एकदमै रा मजाले रोस् गरेर हाल्नुपर्छ त्यहाँ त्यो बनाउँदा एकदमै घरको मान्छेले ध्यान दिनुपर्छ मिस्त्रीले कस्तो गर्दैछ काम हैन त्यो कुरालाई चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ जस्तै अब फाउन्डेसन अलिक अग्लो गर्नुपर्छ किनभने हाम्रो मधेसको जग्गा छ पानीहरू आएर पुरा फुल हुन्छ हैन पानीले घर घरभित्र पस् पानी घरभित्र पस्छ भन्ने डर हुन्छ त्यही भएर फाउन्डेसन अग्लो बनाउनुपर्छ हामीले हैन त्यही प्रकारले घरहरू बनाउनुपर्छ हामीले घर बनाउनु चाहिँ एकदमै वास्तुको हिसाबले बनाउनुपर्छ हैन जस्तै किचन किचन भने उत्तर पूर्व उत्तर पूर्वै पारेर किचन बनाउनु जस्तै पूजाकोठा भयो पूजाकोठाको लागि हामीले सिँढीमुनितिर बनाउनु भएन राम्रो राम्रो उच्च जग्गा र राम्रो जग्गामा बनाउनुपर्छ एक्सट्रा पूजाकोठालाई हैन त्यसमा चाहिँ फोहोर मैलाहरू नआओस् त्या ऊ यो होस् भनेर राम्रोसँग गर्नुपर्छ जस्तै हामीले टोयलेट बाथरुम बनाउँदाखेरि टोयलेट बनाउँदा पनि त्यो चाहिँ वास्तु हिसाबमा छ अँध्यारो कुना नबनाउनु भन्छ जहाँ पनि अलिकति घामको किरण पर्ने हिसाबले नै बनाउनुपर्छ किनकि त्यसरी बनायो भने चाहिँ एकदम राम्रो हुन्छ रे वास्तु हिसाबमा भन्ने सुनिएको छ हैन त्यही कारणले घर बनाउँदाखेरि चाहिँ एकदमै राम्रोसँगले बनाउनुपर्छ सोचेर विचारेर हैन त्यस्तै हामीले घर बनाएर वरिपरि बाउन्ड्री गर्छौँ किनकि हाम्रो यो मधेसको जग्गामा हात्तीहरू आउँछ हात्ती अरू जन्तुहरू त्यो चोरहरू पस्ने डर हुन्छ वरिपरि राम्रोसँगले बाउन्ड्री गर्नुपर्छ किनकि केही कुरो आयो भने पनि थाहा पाओस् गेटहरू राम्रो बलियो लाउनुपर्छ हामीले राति सुत्दा घरमा तालाहरू लाएर गेटहरू मज्जाले लक गरेर सुत्नुपर्छ